बगैँचामा फलेका फलेका फुलहरू फुलहरूलाई चाहिँ म के गर्न चाहन्छु भने धेरै प्रायः जस्तो धेरै फलेको फुलेको छ भने घर पनि सुन्दर देख्छ होइन अब आफ्नो घरमा पूजा आजा पर्दाखेरि त्यो फुल काम लाग्छ र छेउ छेउमा मन्दिरहरू छ भने पूजा त्यहाँ पनि लगेर चढाइदिन्छु र बेसी प्रायः जस्तो बेसी फुलेर चाहिँ उब्रेको बाँचेको फुलहरूलाई चाहिँ म यहाँ छेउमा दोकान छ दोकानमा म लगेर बिक्री गर्नु दिन्छु जस्तै कि सयपत्री फुलहरू भयो मखमली फुल भयो थियो यस्तो फुलहरू काम लाग्छ त्यतिखेर सयपत्री फुलहरू लगेर म बेच्न दिन्छु उनीहरूले बेचेको सट्टामा बिक्री भइसकेको जति पैसा चाहिँ उनीहरूले पैसा कोही बेला पैसा दिन्छन् कोही बेला हामीलाई सब्जीहरू किनेर दिनु हुन्छ होइन र फल फुल घरमा रोपेका छन् भने चाहिँ म के गर्छु भने आफ्नो नानीहरूलाई समय समयको फल फुल खुवाउनु पुरा मन पर्छ खाएको पनि हेल्थको लागि राम्रो हो किनेर खुवाउनु भन्दा घरमा आफ्नै घरमा रोपेको राम्रो हुन्छ मल जल हालेर आफ्नो घरमा रोपेको फल फुलले स्वास्थ्य राम्रो हुन्छ आफूलाई खानु पनि राम्रो लाग्छ

कतै गइहालेँ भने वा फिर मन्दिरतिर गएँ भने म आफ्नै घरको फल फुल लगेर चढाउनु सक्छु चढाउँछु भगवान्लाई पनि किनेर ल्याएको इन्जेक्सन हालेर फरम पकाएको फल फुल भन्दा चाहिँ मलाई आफ्नै घरको पाकेको फल फुल लगेर भगवान्लाई चढाउनु आफ्नै घरमा नानीहरूलाई दिनु राम्रो लाग्छ बेसी मात्रमा उब्रियो भने म आफ्नो दोकानमा छेउमा यहाँ दादाको दोकान छ होइन दोकानमा लगेर दिन्छु त्यो दोकानमा बिक्री गर्छन् बिक्री गरेको सट्टामा हामीलाई पेटभरि खाना खानुको लागि सब्जी दिन्छन् कोही बेला चामल दिन्छन् केही न केही हाम्रो घरमा कमी छ भने हामी त्यही चिज लिएर आउँछौँ र आफ्नो बगैँचामा फल फुल रोपेका छन् भने पनि धेरै कुरा फाइदा हुन्छ प्रायः जस्तो आफ्नो नानीहरूलाई किनेर खुवाउनु पर्दैन त्यो पकाएर जबरजस्ती पकाएर पाकेको फल फुल र इन्जेक्सन लगाएर पाकेको फल फुल भन्दा चाहिँ घरमा पाकेको फल फुल राम्रो हुन्छ बेस्ट हुन्छ